इन्डियाको इन्डिपेन्डेन्स मुभमेन्टमा महात्मा गान्धी एउटा एकदमै महत्त्वपूर्ण पर्सन्यालिटी हुनुहुन्थ्यो महत्त्वपूर्ण फिगर जसले चाहिँ आफ्नो निकै कन्ट्रिब्युसन दिएको छ र महात्मा गान्धी नभएको भए सायद इन्डियाले इन्डिपेन्डेन्स पनि पाउनु हुँदैन थियो होला र महात्मा गान्धी नभए अरू नेताहरू पनि छ जसले चाहिँ इन्डिपेन्डेन्सको आफ्नो यो लडाइँमा निक्कै नै कन्ट्रिब्युट गरेको छ जैसे कि तपाईँको नेताजी सुबासचन्द्र बोस भयो तपाईँको भगतसिंह भयो या तपाईँको एमएन रोय नै भयो जुन चाहिँ चाहिँ आफ्नो देशको आजादीको लागि खट्नु भइरहेको थियो त्यो समयमा र मोस्ट प्रोबाब्ली अब इतिहासले महात्मा गान्धीलाई नै याद गरिराखेको छ र महात्मा गान्धीलाई आफ्नो एउटा शान्तिवादी तरिकामा निकै आन्दोलनहरू लन्च गर्नु भयो जैसे कि स सत्याग्रह भयो तपाईँको तपाईँको नन् एलाइन्स मुभमेन्ट भयो तपाईँको स्वदेशी मुभमेन्ट भयो जेसे कि स्वदेशी मुभमेन्टले चाहिँ तपाईँको जति सक्दो ब्रिटिस गुड्सहरूलाई ब्वाइकट गरेर इन्डेन गुड्सहरूलाई प्रमोट गर्नु खोजिरहेको थियो सो द्याट ब्रिटिसहरूकोमा इन्डियाको उयो नजाओस् अझै नजाओस् सो द्याट इन्डियन्सहरूले चाहिँ ब्रिटिसको ग्रोथमा अझै कन्ट्रिब्युट नगरोस् र इन्डियन फार्मर्स र इन्डियन्स ग्रोथ मतलब इन्डियन इन्डस्ट्रीलाई जति सक्दो प्रमोट गरोस् र गान्धीजीको जुन चाहिँ स्वदेशी मुभमेन्ट थियो उहाँ उहाँले नै आफै नै प्रमोट पनि गर्नु भएको थियो जैसे कि आफ्नो थानको लुगा आफै बनाएर लगाएर तपाईँको त्यहाँबाट अरू नेताहरूको इम्पोर्टेन्ट मुभमेन्ट भयो भने सुबास चन्द्र बोसको आइएनए भयो जुन चाहिँ इन्डियन नेसनल आर्मी थियो जुन चाहिँ चाहिँ तपाईँको सिङ्गापुरदेखि लड्दै लड्दै गएर झन्डैझन्डै इन्डियाभित्र पनि पसिसकेको थियो म्यान्मार हुँदै त्यहाँबाट तपाईँको भगतसिंहको जुन चाहिँ मुभमेन्टहरू भयो भगतसिंहको जुन चाहिँ एचआरए थियो हिन्दुस्थान सोसलिस्ट रिपब्लिक पार्टी थियो त्यो पार्टीले पनि निक्कै कन्ट्रिब्युसन गरेको छ तपाईँको अरू भुलेका नेताहरू जैसे कि सरदार उदमसिंह भयो सरदार उदमसिंहले पनि निकै गर्नु भयो र सरदार उदय उदमसिंह जसलाई चाहिँ हामीले राम अलि मोहम्मद सिंह आजात पनि भनेर चिनिन्छ किनकि जब उहाँ फाँसीमा हुनुहुन्थ्यो नाम सोद्धाखेरि चाहिँ डल्लै भारतमा जति पनि रिलिजनहरू छ सबै रिलिजनको नाम लिएर चाहिँ आफ्नो नाम राखेको थियो सो द्याट युनाइट हुन सकोस् र इन्डियाको इन्डिपेन्डेन्समा चाहिँ निक्कै महत्त्वपूर्ण व्यक्तित्वहरूले आफ्नो आफ्नो रोल खेलेको छ तपाईँको जैसे कि सरदार बल्लभ भाइ पटेल भयो उहाँले पनि निक्कै नै रोल आफ्नो जतिसक्दो निभाउनु सक्थ्यो निभाउनु सक्नु भयो र कङ्ग्रेसका नेताहरू जैसे कि जवाहरलाल नेहरू भयो उहाँले पनि आफ्नो निकै कन्ट्रिब्युसन गऱ्यो इन अ डिप्लोम्याटिक वे जवाहरलाल नेहरू र तपाईँको सबै तरफतिर नेताहरू थियो सबै वेमा शान्तिपूर्ण वेमा पनि थियो भायलेन्ट एउटा भायलेन्ट वेमा पनि थियो जसरी इन्डियालाई आफ्आफ्नो विचारले विचारधाराले इन्डिपेन्डेन्स दिलाउनु सक्थ्यो त्यसरी नै दिलाउनु कोसिस गऱ्यो सबै नेताहरूले र सबै नेताहरूको मिलेर जुन चाहिँ एउटा कन्ट्रिभर्सियलको एन्ड रिजल्ट भयो त्यो चाहिँ इन्डिया भयो अहिले जो चाहिँ भारत देश चाहिँ आजात छ त्यही नेताहरूको कन्ट्रिब्युसनले गर्दा भयो